पहिलाको मेरो फोन त्यो लामो खालको फोन हुन्छ नि त्यो चुच्चो भएको एन्टिना जस्तो भएको त्यो खालको फोन थियो त्यो फोनमा चाहिँ अब यति लामो न लामो फेरि गोजीमा भित्र पनि हाल्दा पनि अब राम्रो नअट्ने क्या बाहिर झर्ने जस्तो यत्रो ठुलो अब झटारो दियो भने कुनै मान्छे ठहरै हुने खालको त्यो खालको थियो पहिलाको फोन र त्यसमा अब खालि त्यो उयो आउँथ्यो फोन आउने अन्त एउटा थियो उसमा त्यसमा रेडियो आउँथ्यो त्यो एकदम रेडियो भन्दाखेरि उयो आउँथ्यो त्यो हामीले पुरा सुन्ने गर्थ्यो क्या कता कता सिलगढीतिर एकदम त्यो कहाँ कहाँतिर बोकेर जान्थ्यो सिलगढीको बजारतिर पनि यताको एफएम रेडियो सुन्थ्यो त्यसमा एकदमै धेरैजनाकोमा थिएन मेरोमा चाहिँ त्यो फोन थियो कि सबले सुन्दै हिँड्थ्यो एकदम त्यहाँनिर चाहिँ अब अहिले त त्यो एफएमहरू त कहाँ अब सानो होइन एउटा माग्नेकोले माग्नले पनि त्यो एफएमको अब उयोहरू छ अब त्यसको त्यति साह्रो त्यो भ्यालु थियो पहिलाको त्यो फोनमा नि र अब बिस्तारी बिस्तारी परिवर्तन हुँदै हुँदै हुँदै गयो अब चाहिँ अब अहिलेको फोन त त्यो आम्मा यति एडभान्स फोनहरू भयो अब अहिलेको फोनमा हेर्नुहोस् न अब केही चाहिएन अहिले न हामीलाई घडी चाहियो घडी पनि छ न हामीलाई अब अहिले क्यालकुलेटर चाहियो क्यालकुलेटर पनि त्यो फोनमै छ अब हामीलाई अब अहिले कुनै न्युजहरू पनि के सबै हेऱ्यो त्यसमै आउँछ टेलिभिजन पनि सबै त्यसमै आयो अब त्यसमा सब इन्टरनेटहरू छ स्कुलमा पढाउनु काम गर्नु नानीहरूलाई पढाउनु सजिलो भइरहेको छ अहिलेको फोनले अब नानीहरूलाई आजकल ढाँट्नु पनि सक्दैन केही ढाँट्यो भने पनि अब यसो त्यो फोनमा नानीहरूले हेऱ्यो भने अब आजकल त आमा बाउ पनि अब डर डर डराउनु पो पर्छ ढाँट्नु सक्दैन नानीहरूलाई अब अहिले सबै संसारहरू एउटा सानो अहिलेको फोनमा हाम्रो आउँछ हौ साँच्ची नै यो कस्तो फोन भने चाहिँ कसले अहिले बनायो एडभान्स फोन कि अझै पछि कस्तो कस्तो हुँदै जान्छ होला यो फोनले नि अहिले त मान्छेहरूलाई त अब यति साह्रो अनसोसियल पनि बनायो कि अब मान्छेहरू बिमार छ भने अब हेर्नु पनि जानु जानु पर्दैन घरैबाट कस्तो छौ के छौ दवाई खाँदैछौ कुन चाहिँ डक्टरले हेर्दैछ भनेर अब हामीलाई त नि यस्तो बनायो कि यो फोनले गर्दाखेरि सोसियल लाइफ भन्ने अहिले छँदै छैन यो वल्लोपट्टिको मान्छेलाई पल्लोपट्टि पनि हामी फोन गरेर सोध्छौँ के छ हामीलाई दुध आयो कि आएन राखिदिनु भयो भनेर सोध्छौँ त्यति समय मान्छेको समय छैन यो फोनले गर्दा अब कहीँ जानु के गर्नु कहाँ गर्नु सबै फोनले गरे यस्तो हुन्छ एकदिन फोन बोकेन भने साथी भाइकोबाट गाली खानु पर्छ आफ्नो ठुलो ठुलो अफिसरहरूकोबाट पनि ग गाली खानु पर्छ कहिले कहीँ त आफ्नै वाइफकोबाट पनि गाली खानुपर्छ त्यो फोन चाहिँ तिमीले किन नउठाको भनेर नि वाइफकोबाट पनि गाली खानु पर्छ साँच्ची नै यो फोन चाहिँ नि बोक्नै पर्ने पर्ने उहिलेको हाम्रो बाजे बोजूले भन्थ्यो नि बोल्नु पनि पैसा लाग्थ्यो भन्थ्यो अहिले त अब साँच्ची नै अब बोल्नु त के पैसा अब लाग्छ एकछिन बोलेको कति पैसा लाग्छ लाग्छ अब फेरि फोनमा पैसा हाल्नै पर्छ आज अब रिचार्ज अन्तिम दिन भन्छ त्यो दिन हाल्नैपर्छ अब कति रिक्वेस्ट गर्नु त्यो कम्प्युटरले मान्दै त मान्दैन हो कम्प्युटरले होइन एकछिन भरे हाल्छु नि एकछिन भोलि हाल्छु नि कहाँ मान्छ मान्दै मान्दैन गर्नै पर्छ यस्तो खालको बनाइदिएको छ साँच्ची नै क्या यो फोनले त हामीलाई नि अनसोसियल बनाइदिएको छ फेरि मान्छे चाहिँ के भएको छ भने निष्ठुर क्या आफ्नो मोरल भ्याल्युजहरू हामीले बिर्सिसकेको छौँ यो फोनले गर्दा अब हामी त फोन भनेको एउटा मसिन जस्तै त हो त्योसँग उठ्दा बस्दा हिँड्दा जहाँ जाँदा पनि हामी त अब फोनैसँग हामी गर्नु पर्छौँ त्यसले गर्दा हामी त नि ह्युमन भ्याल्युजहरू भन्छ नि हाम्रो आफ्नो हाम्रो लभ एफेक्सन प्रेम दया सबै हाम्रो साथी भाइहरू सबकुरा हामीले त हराइसकेको छौँ फोनले गर्दाखेरि नि साँच्ची नै यो फोनले चाहिँ कतिवटा कुरा त नराम्रो गरिरहेको छ नानीहरू गेम खेलेको खेलेकै बिहानदेखिको बेलुकासम्म अब नानीलाई पनि त्यो फोन छैन भने त हुँदै हुँदैन अब यस्तो भएको छ गेम खेल्छ अब कतिजना त अब यो सुन्नुहुन्छ त फोनले गर्दाखेरि दुनियाँभरको गेमहरूले गर्दाखेरि कतिजना नानीहरू सुसाइड गरे उ के भएको कस्तो कस्तो घटनाहरू घटेको छ अब कति कुरा त राम्रै छ है यता अब नेटवर्कहरूले अब त्यो अब इन्टरनेटले गर्दा अब कतिवटा कुराहरू जान् त्यो पनि राम्रो पनि छ नराम्रो पनि छ यस्तो भइरहेको छ तर नि हाम्रो हेर्नु नि एउटा महिनै पिच्छे कम्ती भनेको अहिले त हामीले फोनमा रिचार्ज गर्नु चाहिँ नि अब तिन सय तिन सयभन्दा बेसी नै गर्नुपर्छ अब पहिला पहिला मैले भोडाफोनहरू चलाउँदै थिएँ अब त्यसले राम्रो इन्टरनेटै नदिने अब छैन त्यसको इन्टरनेट छैन अब अहिले त फोर जी भइसकेछ अब फाइभ जीहरू हुनुपर्छ अब त्यसले गर्दाखेरि अब अहिले फोर जीहरू चाहिँ अब यो एयरटेलतिर छ र एयरटेलको सिम चलाउँदैछु त्यसमा चाहिँ राम्रो आउँछ यो कालेबुङतिर नि राम्रो चल्छ यो फोर जीहरू